ए तपै बडामङमायाबाट त्यो होटलको म्यानेजर बोल्नु भएको ए हजुर हामी त्यहाँ यसो दुई चार दिन यसो होटलमा बसेर यसो घुमघाम गर्ने विचार गर्दैछौँ कि अन्त त आउन चाहिँ हामी हामी बुडा बुडी र नानी आउँछौँ अन्त तपाईँको कति दिन जस्तो चाहिँ हजर हजुर रुम बुक गर्ने विचार गरेको कति दिन जस्तो बसे तपाईँहरूलाई के कस्तो सुविधा छ त्यहाँ बस्नु चाहिँ कति दिन बस्नु मिल्छ

होइन त्यहाँ चाहिँ मैले सुनेको मङमायामा चाहिँ गाउँ भएकोले गर्दा गाउँदेखि ब बजार नजिकै यसो बजारदेखि अलिक टाडो मात्रै हो भन्ने सुनेकोले गर्दा एकदम लोकल खानापिना सागसब्जीहरू पाउँछ भन्छ के के पाउँछौ

ए हजुर त्यहाँ बसेर घुमघाम गर्नु पर्यो भने चाहिँ मङमायामा यसो यसो घुम्ने कुराहरू चाहिँ के छ ए हजुर

ए हजुर अन्त त्यो अस्तिको पैह्रोले गर्दा टिस्टामा त्यो राफ्टिङहरू चै के कस्तो छ चल्दैछ ए हजुर ए अन्त सुन्नुहोस् न मङमायामा त दुधको भोराइटिजहरू पनि पाउँछ भन्छ नि के कस्तो छ

सुन्नुहोस् न तपाईँको होटेलमा बस्ने रुल्स रेगुलेसन चाहिँ कस्तो छ अब जस्तै होटलमा बस्दाखेरि भोटकार्डहरू बुझाउनु आधार कार्ड के त्यस्तोहरू छ

ए हुन्छ अर्को हप्ता आउँछौँ ल हामी तपाईँलाई फोन गरेर आउँछौँ नि हुन्छ